मैले चौध पन्ध्र वर्षको उमेरदेखि चाहिँ फर्स्ट खाना बनाउन सिकेको हो मलाई चाहिँ अब मेरो आमाले सिकाउनु भएको हो होइन मैले फर्स्टमा चाहिँ खाना र रायोको सागको सब्जी बनाउन सिकेको थिएँ जुन मैले बनाएँ म म त्यहाँ बसेर बनाएँ छेउमा बसेर मलाई मेरो आमाले सिकाउनु भयो अब मसालाहरू यस्तो त्यस्तो के के हाल्नु पर्छ फर्स्टमा त मलाई केही थाहा थिएन र आमाले मलाई सिकाउनु भयो र मैले फर्स्ट टाइम केही बनाए र मलाई खुसी लाग्यो खुसी अनुभव लाग्यो मैले पनि अब जिन्दगीमा केही गर्न जाने भने जस्तै होइन खुसी लाग्यो फर्स्ट टाइम खाना बनाउन मैले तेह्र चौध वर्षको उमेरमा चाहिँ सिकेको आमाले सिकाउनु भएको हो मलाई